को दादा मलाई कि फोन बनाउनु थियो त मेरो फोन खराब भयो त मेरो स्क्रिन फुट्यो नि त फोनको हो अनि त मलाई चाहिँ फोन बनाउनु छ त अनि त त्यो स्क्रिन फुटेको छ फोनको त्यो फोन बनाउनुको चाहिँ कति लाग्छ के भन्नु के भन्नुभएको दा हजुर दा हजुर डिसप्ले गएको छ भन्नुहोस् न दाम राम्रो खालको लगाउनु क्या कति पर्छ होला अँ

ए अब धेरै दामको नै लगाउनुपर्छ होला है दा ए बरु धेरै दामको लगाउने तर राम्रै लगाउनु पर्छ हजुर हजुर दा

ए हुन्छ नि त अनि त के भन्छ भोलि आ आउँछु कि तपाईँहरूको दोकान चाहिँ कहिले खोलिन्छ कहिले खोलिन्छ कहिले देखिन्को ए कति बजीदेखिन्को

अँ हजुर ए ए हुन्छ नि दा ल म आउँछु नि भोलि हुन्छ दा हुन् हजुर हजुर हजुर हुन्छ ल दा